हजुर मलाई चाहिँ लाग्छ यसैले राम्रै काम गर्छ भनेर किनभने अहिलेको समय पनि यस्तो छ हो किनभने ल्यापटप उयोसहरू के भन्छ ल्यापटप फोनहरू कै जमाना छ ले त्यसकारण ऐले चै मलाई लाग्छ गर्छ भनेर र एक किसिमले सोच्छु फेरि नानीहरू बिग्रिन्छ भनेर तर नानीहरू टाढो टाढोबाट आएको हुन्छ कोही कोहीकोमा पैसा हुँदैन अन्त कोही कोहीकोमा धेरै दुःख हुन्छ घरमा बाउ माति रहेको हुन्छ आमाले भाँडा मोल्ने काम गर्नुहुन्छ फोन किन्ने पैसा हुँदैन आमाले नभाए दु ख गरेर पैसाहरू कमाउँछ त्यस्तो आमाबाबाहरूपनि मैले देखेको छु संसारमा अन्त त्यस कारण मलाई लाग्छ त्यो राम्रो काम पनि हो एक किसिमले अन्त मलाई लाग्छ यो एक किसिमले राम्रो काम हो किनभने कोही कोही बहुत टाढोबाट आएको हुन्छ पढ्नु सकिँदैन घरको स्थितिहरू बुझ्देर पनि त्यो राम्रै काम हो